कुकिङ हबीलाई चाहिँ मैले पेसा बनाउने विचार चाहिँ तब भयो जबदेखि चाहिँ मैले चाहिँ भक्कु अब गेन गरेँ नलेजहरू गेन गरेँ कुकिङको बारेमा थ्रु अब यु ट्युब टिभीहरू हेरेर है त्यही भएर मलाई चाहिँ थाहा लाग्यो कि मैले अब जुन कुकिङहरू गर्दैछु त्यसबाट चाहिँ मैले इन्कम पनि ल्याउनु सक्छु भन्ने जब भयो तबदेखि चाहिँ मैले यसलाई पेसा बनाउने विचार गरेँ अन्त यसमा यो कुरा चाहिँ जब मैले मेरो आमा बाबालाई भनेँ तब चाहिँ मेरो आमा बाबाले पनि एकदमै साथ दिनुभयो